म आज चाहिँ यो भन्न चाहन्छु कि भारतीय मिडियाबारे चाहिँ मैले मेरो विचार चाहिँ मेरो विचार चाहिँ यहाँ कतिजना अब यहाँ कतिवटा नेगेटिभ र पोजिटिभ देखाइन्छ टिभीमा मिडियामा नेगेटिभ र पोजिटिभ देखाइन्छ अनि त्यस विचार चाहिँ मैले भन्न चाहेको चाहिँ ज्यादातर चाहिँ एउटा नेगेटिभै देखाइन्छ पोजिटिभ भन्दा नेगेटिभै तर त्यो अल नेगेटिभलाई अलिकति हटाएर साइडमा राखेर त्यसमा अलिकति पोजिटिभ थपेर चाहिँ हामीले कतिवटा अब ज्ञान उयोहरू पनि सिक्न सक्छौँ अनि यो यो नेगेटिभबाट चाहिँ अब केही फाइदा पनि छैन त्यसमा अब भएर केही पनि गर्नु सकिँदैन अनि तर पोजिटिभबाट चाहिँ हामीले कतिवटा विभिन्न चिजहरू पनि सिक्न चाहन्छु सिक्न सक्छौँ अनि कतिवटा अब नजान्ने न चाहिँ अब जस्तै हामीलाई यो कति कुराहरू थाहा हुँदैन अनि नयाँ नयाँ चिजहरू पनि सिक्न सिक्न सक्छौँ हामी पोजिटिभबाट तर आजकल चाहिँ के हुँदैछ भने यो नेगेटिभ यो पोजिटिभलाई हटाएर चाहिँ नेगेटिभहरू चाहिँ बेसी देखाइँदैछ टिभीमा जस्तै अब एनडी एनडिएच टिभिहरूमा ज्यादातर नेगेटिभ देखाइन्छ अनि पोजिटिभको चाहिँ पोजिटिभ देखायो भने चाहिँ हामी अब जतिजना यहाँ बिग्रेको मान्छे अब अब बिग्रेको मान्छे तिनीहरू पनि सिधा हुन सकिन्छ यो पोजिटिभ बात कुराहरू सुनेर अनि यो अब हामी कोही कोही बेला अब लाइनहरू नहुँदाखेरि हामी न्युज हेर्नु पाउँदैनौँ तर हाम्रो यो नेपाली नेपाल खर्साङको पनि आउँछ टिभी दार्जिलिङ टिभी कालिम्पोङ टिभी न्युज कालिम्पोङ केटिभी न्युज त्योहरूमा पनि हामी हेर्छौँ अनि मेन चाहिँ भन्न चाहन्छु कि यो नेगेटिभ हटाएर चाहिँ पोजिटिभ चाहिँ पोजिटिभ अझ नयाँ नयाँ पोजिटिभ कुराहरू कुरा नयाँ नयाँ चिजहरू चाहिँ हामी यो मिडियामा हालिदिनु भन्ने चाहिँ मेरो विचार छ मेरो यस्तो विचार छ त्यही भन्न चाहन्छु